भदौरेमा जुन हाम्रो पूजा हुन्छ पितृ पूजा पितृ पूजाको बेलामा गोरुको मासु सुकाएर राखिन्छ अनि मासु त्यो भातसँग मोलेर एकैचोटि मासु पनि काटेर अनि चामल पनि धोएर एकैचोटि हाम्रो सतवी पलवी भन्ने हुन्छ त्यसमा किसिम किसिमको तपाईँको फलफुल छ भने फलफुल पनि हाल्दा भइहाल्यो तर मसाला जस्तै नि जस्तो अदुवाहरू हुन्छ सिद्राहरू हुन्छ त्योहरू मिक्स गरेर प्रसादको रूपमा पकाइन्छ एकैचोटि पकाएर अनि कोदोको जुन जाँड हुन्छ त्योसँग खाइन्छ